अँ चिनेँ नि त ए बेनर्जी बसको अँ अनि त भाइ मेरो कमफर्म भयो टिकट कति हो दाम चाहिँ आम्मामाम्म बढेछ त है हिजो अस्ति म छ सय रुपियाँमा गएको थिएँ दुई सय रुपियाँ बढेछ त अनि त भाडा त

अनि त पैसा दिनुपर्ने हो ए हुन्छ म अनलाइन पेमेन्ट गरिदिन्छु कि अनि त टिकट त राम्रै दिनुभयो होला नि कुन चाहिँ साइडको छ कुन साइडको हो खिड्की साइडको छ कि पिछाडिको त छैन होला नि ए तपाईँहरूको एसी बस भएर पो महँगो भएको रहेछ त त्यही त म त भनेँ नि यति दाम त नबढ्नु पर्ने भनेर अनि त टिकट चाहिँ मेरो मात्रै गरिदिनुभयो कि मेरो मिसेसको पनि गर्नुभयो भनेपछि मैले सोह्र सय पे गर्नुपऱ्यो ल म सोह्र सय म उसमा पठाइदिन्छु कि मलाई अनि त नम्बर दिनु नि त हौ कति हो भाइको नम्बर हुन्छ म पेन निकाल्छु एकछिन है एकछिन ल म खाता निकाल्दैछु लौ भन्नुहोस् त अँ नाइन जिरो नाइन वन सिक्स जिरो फाइभ थ्री सिक्स जिरो ए हुन्छ हुन्छ तपाईँले गर्नुभयो धन्यवाद है तपाईँलाई त्यो टिकटको लागि चाहिँ कि पछि चाहिएछ भने म फेरि फेरि फोन गर्दै गर्छु है ल म पेमेन्ट गरिहाल्छु कि अनि त पेमेन्ट भयो भने चाहिँ सक्सेस भयो भने चाहिँ मलाई भयो भनेर एकपल्ट कल गरिदिनुहोस् न हौ हुन्छ तपाईँले मलाई कल गर्नुहोस् ल हुन्छ राखेँ है